मैले अनलाइन छुरी अर्डर गरेको थिएँ कि अस्ति आज रिसिभ गरेँ हो यस्तो घटिया रहेछ कि लाग्दै नलाग्ने रहेछ कि छुरी त्यो मलाई त पुरा रिस उठेर आयो कि मलाई त मनैपरेन त्यो छुरी त सब्जीहरू काट्दा पनि केही नकाटिने हो प्याजधरि पनि नकाटिने मलाई त रिस उठेर आयो कि अबदेखि त कहिल्यै म अनलाइन अर्डरै गर्दिनँ छुरी